अँ औ औ ब के अरे बुहारी के अरे मैले त्यो फलाना फलाना जग्गामा उयसमा के अरे अमर स्टोरमा गएर साडी किनेको थिएँ कि आज अफरमा पाउँदै रहेछ अन्त त्यहाँ साडी किनेको थिएँ दुई जोरी साडी किनेको थिएँ मैले अन्त लगाएँ लगाएर अब अलिकति मैला भयो हो अन्त धोएँ कस्तो हुँदोरहेछ म त लगाएपछि धुने बानी छ एक खेप लगायोपछि धोइहाल्छु अन्त कस्तो छ के अरे लगाएर हेरेँ अन्त लगाएर हेरेर धोएँ धुँदाखेरि चाहिँ त्यसको रङ पनि गएन रङ पनि अब राम्रो रङ गएन कहिले त रङ घामले उड्छ उड्दैन त्यो त मलाई थाहा छैन तर एकदमै चिज पनि राम्रो पाएँ राम्रोसँगको चिजहरू पाएँ मैले त्यहाँदेखि तिमीहरूलाई पनि त्यहाँनिर गएर किन अफरमा छ अब जुन दुई हजार तिन हजारको तिन चिज हजार रुपियाँमा पाउँदैछ भनेदेखि त एकदमै सस्तो चिज पाएको हो त्यो हामीले त्यसरी सम्झिनु पर्योे एकदम राम्रो राम्रो छ तिमीहरूलाई त हुने अब तिमीहरूलाई मनपर्छ पर्दैन तैपनि गएर हेर हेरेर मनपर्यो भने किन अन्त मलाई पनि त्यो त्यो कुराहरू मलाई पनि बताऊ न फेरि ल तिमीलाई त्यही भनेको